दाजु ए म राइमाटाङ डिपु जाने भनेको त यहाँ राजाभातखोवादेखिको त्यहाँ डिपुसम्मन् कति खर्च लिन्छ

राजाभातखोवादेखिको

सात हजार कत कति घन्टा लाग्छ त्यहाँ पुग्नुको लागिन् अढाई घन्टा राम्रै होला नि त्यहाँ घुम्ने ठाउँहरू ए

अनि त एक एक एक दिनको कति लिन्छ त रुम भाडा

खानापिनाहरू सबै दिन्छ होला

ए अनि डबल बेडको कसरी छ त्यत्रो दाम महँगो रहेछ त ए अलिक त्यहाँ कम्ती गराउँदा हुँदैन अनि त मतलब जग्गाहरू राम्रै होला सिनहरू ए ए म भर्खर फर्स्ट टाइम गएको नि त म भर्खर नयाँ हो त त्यही भएर सोधेको ए रमाइलो होला है रमाइलो होला त्यहाँ के टुरिस्टहरू पुरै आउँछ त्यहाँ मान्छे ए तर अलिक ए आज निस्किऔँ भनेको भोलि भोलि भोलि कति बजे आइपुग्ने त गाडी लिएर दस बजेतिर ए त्यसो भए म